खेलकुदले स्वस्थ जीवनशैलीमा धेरै नै योगदान पुऱ्याउँछ जस्तो कि खेलकुद खेल खेल्नाले अब बडी फ्लेक्सिबिलिटी त अवश्य आउने कुरा भइहाल्यो बडी फ्लेक्सिबिलिटी त्यति बेला आउँछ जब बडी फिट हुन्छ भन्नु मतलब बडी फिट अवश्य भइहाल्छ खेलकुदले गर्दाखेरि चाहे ब्याडमिन्टन खेल्नुहोस् चाहे फुटबल खेल्नुहोस् भलिबल खेल्नुहोस् र आउटडोर गेम्स विशेष गरी आउटडोर गेम्सलाई खेलकुदमा गनिने गरिन्छ अनि खेलकुदमा ले जीवनशैलीमा योगदान धेरै नै पुऱ्याएको हुन्छ जसरी फिजिकल फिट्नेस फिजिकल फिट्नेस एकदमै राम्रो भएर जान्छ एकदमै ग्रो भएर जान्छ र फिजिकल फिट्नेस ग्रो भएपछि अभियसली मेन्टल पिस हुन्छ मेन्टल पिस भएपछि अभियसली पोजिटिभिटी आइहाल्छ र पोजिभिटी भिटी यदि ग्रो हुँदैछ भने त्यहाँनिर विल पावर अभियसली ग्रो हुन्छ अभियसली त्यसपछि इनर्जी गेन हुन्छ मेन्टल इनर्जी इनर पिस इनर्जी फिजिकल इनर्जी सग आउने गर्दछ यसरी खेलकुदले हाम्रो जीवनशैलीमा योगदान पुऱ्याउँछ